अस्पताल व्यवस्थाबारे धारणा हाम्रो अलिकति नराम्रो छ किनभने अस्पतालमा खर्च धेरै हुने र हेल्थ कार्डहरू स्वस्थ्य साथी कार्डहरू अस्पतालमा एक्सेप्ट नगर्ने भएको कारणले हामीहरूलाई अलिकति प्रब्लम हुनेगर्छ अस्पतालमा काम गर्ने मानिसहरू कम भएकोले गर्दाखेरि हामीलाई त्यसले पनि त्यसले गर्दा पनि अलिकति प्रब्लम हुनेगर्छ